मलाई सिक्नु चाहिँ मन थियो तर अब म सिक्न चाहिँ भ्याउँदिन मेरो आमाले चाहिँ पुरा सिकेको राम्रोसँगले सिक्नु सिकेर राम्रो राम्रो बुन्नुहुन्थ्यो होइन तर अब मैल चाहिँ सिक्नु भ्याइनँ अन्त चाहिँ मलाई चाहिँ मनपर्छ पुरा नै मनपर्छ यो गर्नु चाहिँ तर अब त्यसमा चाहिँ अब मैले भ्याउनु सकिनँ अरू मलाई चाहिँ पुरा मनपर्छ मनपर्नु चाहिँ